म चाहिँ एउटा हार्डवेर दोकानामा काम गर्थेँ हो त्यहाँ चाहिँ मलाई सबै मालिकले जिम्मावारी दिएको थियो सबै मैले गर्नु पर्थ्यो मेरो स्टाफ अब एकदम म मेरो भाइ एकजना गर्थ्यो हो अनि यति चुनौतीपूर्ण भन्दा पनि अब त्यस्तो अब दसैँ केही चाड पर्वमा चाहिँ दोकान पुरा भिड हुन्थ्यो हो भिड हुँदाखेरि अब सबै काम आफूले गर्नु पर्थ्यो सबै भार दिनुभएको थियो मालिकले पनि हो अनि मिन्स अब गर्दा गर्दै अब कस्टमरहरू पनि धेरै आउँछ हो धेरै कस्टमरहरूको भिड हुँदाखेरि अब चुनौतीपूर्ण भन्दाखेरि पनि मलाई अब एकजना कस्टमरले चाहिँ मलाई बिल नदिइ पैसा नदिइ जानुभयो या बिर्सियो या केही गर्नुभयो हो अनि मैले अब के गर्नु कसो गर्नु भन्दाखेरि अब मलाई त मालिकले कराउँछ भन्दाखेरि चाहिँ अब मैले अब मेरो एउटा भाइलाई पठाएर हो पठाएर उसको त्यो एड्रेसमा खासमा उसले पैसा भेटेर त्यो भाइले उसलाई पेमेन्ट गराउनुभयो पेमेन्ट दिएपछि अनि मैले भन्यो उसले बिर्सिएछ भनेर भन्यो तर पनि अब मलाई अप्ठ्यारो भइरहेको थियो तर मालिकले मेरो जिम्मावारी चाहिँ बुझ्यो अब उसले आफ्नो काम मैले जिम्मेवारी दिएको पुरा गर्यो भनेर चाहिँ धेरै खुसी भयो अब मालिकले त्यस्तो त्यस्तो अब चुनौतीपूर्णहरू आएको थियो तर पनि अब मैले सम्हालेँ गरेँ हो अनि तैपनि धेरै अब कामको प्रेसरले गर्दा अब त्यस्तो हुन्छ अब के गर्नु हो भइरहेको थियो तर पनि अब मैले त्यो चुनौतीहरू चाहिँ मैले गर्नु सकेँ